हेलो नमस्ते नानी हजुर नानी हजुर नानी अनुभव एकदम राम्रो भयो नानी अब सास हाम्रो सांस्कृतिक राईहरूको सांस्कृतिक पूजा हो हो अन्त अति नै राम्रो लाग्यो नि

राई जातिमा साकको महत्त्व अब हामी राईहरूलाई एक बनाएर राख्नु धेरै महत्त्व छ नानी सबैलाई एक बनाएर राख्छ हजुर हामी राईहरू पूजा गर्नु जाँदा त्यसमा हामी मन्दिर गएर हमीलाई जरुरी चाहिन्छ यो चिन्डो अनि अदुवा अनि यस्तै त्यो जाँडको छोक्राहरू चाहिन्छ अन्त चामल अक्षताहरू त्यस्तोहरूले पूजा गर्छौँ नि हामी हामी जात जातको हुन्छ उयो पूजा गर्ने उयो पनि पितृ उयो पित्र गर्ने हेलो यो तिन चुले भन्ने चाहिँ हामी यो उयेसको हुन्छ हौ चामलिङहरूको चाहिँ हुन्छ हो उनीहरू तिन तिन दउताहरू मिलेर बनेको एउटा देउता भन्छ नि त्यसलाई हजुर हाम्रो डान्स हुन्छ नि राम्रो हुन्छ नि साकेला हुन्छ साकेला डान्स आफ्नो राईको वेशभूषाहरू लाएर गरेको हुन्छ हातमा सेउलीहरू बोकेको हुन्छ राम्रो हुन्छ हाम्रो ड्रेसमा यही उयो भन्छ राईको हुन्छ नि साडी चोलो त्यसमा पटुकी हुन्छ पटुकीमा सिउरेको एउटा उयो पनि सिउरिन्छ एउटा खुर्पा जस्तो सिक्कल सानो हुन्छ हो त्यसलाई सिउरिनु पऱ्यो अनि सिउरेर चिन्डोहरू पनि लगाइन्छ राईको जाति थुप्रै हुन्छ हौ लाउनेले लाउँछ नलाउनेले अब कतिले लाउँदैन अहिले त साह्रै छोडिसकेको लाउनु पहिलाको जस्तो हुँदैन नानी हजुर यो पालिको राम्रो भएको थियो हौ दार्जिलिङमा भएको थियो नेपालको चलचित्र दयाहाङ राई पनि आउनुभएको थियो अति राम्रो भएको थियो हजुर हुन्छ नानी